मलाई चाहिँ यो चित्रकारमा इच्छा कसरी जाग्यो किनकि मैले अरूको एक्जिबिसनमा गएर हेरेर बुझेर अनि इच्छा भएर चाहिँ सुरु गरेको अब जस्तो कि मैले फोनमा पनि एक दुईजनाको वर्क हेरेको थिएँ होइन पोट्रेट वर्कहरू हेरेको थिएँ हो अन्त त्यही म नि मनमा मैले खेलाउन पनि थालेँ कि यिनीहरूले चाहिँ यसरी कसरी बनाउँछ होइन के बुझेर बनाउँछ यति बिना राम्रो कसरी बनाउँछ भनेर एउटा इच्छा जाग्यो भित्रबाट त्यही भएर चाहिँ म त्यहाँबाट प्रेरित भएर चाहिँ मैले यो सबहरू सुरु गरेको त्यहाँबाट आस्तेआस्ते गर्दागर्दा पछि थाह पाएँ कि निकै कुराहरू होइन मान्छेहरूको एक्सप्रेसनहरू होइन अनुहारको चरित्रहरू पनि थाह हुन्छ बनाउँदा बेला हो मान्छेलाई राम्ररी हामी चिन्नुसक्छौँ त्यति बेला होइन त्यहाँ निकै कुरो हुन्छ पेन्टिङमा बनाउँदा किनकि कोही कोही मान्छेहरू हुन्छ जो कि हामीहरू बुझ्नुसक्छौँ त्यही भएर हामी कागजमा उतार्छौँ हो त निकै कुरा हो जे के हामीहरू यो कुरामा चाहिँ कतिवाट पेन्टिङ्गसहरू बनाउने

कहिले एउटा आर्टिस्टहरूले पनि मेरो आइडल छ कतिवटा एक दुईजना आर्टिस्टहरू पनि होइन त्यहाँबटा पनि मैले सिकेको निकै कुराहरू बनाउँदा बेला कसरी बेसिक्सहरू बनाउनु पर्यो कसरी उतार्नु पर्यो कागजमा होइन कसरी पेन्सिललाई पक्रिनु पर्यो कसरी कलरहरू कम्बिनेसन गरेर अर्को कलर निकाल्नु पर्यो होइन त्यति नै